अब हामी है बोल्दा चाहिँ अब नेपाली नै बोल्छौँ तर अब कथा कवितामा चाहिँ अब जति हामी बोल्छौँ त्यस्तो खालको शब्द चाहिँ अब हुँदैन अब हामी बुझ्दैनौँ होइन नेपाली बोल्नु सक्दैन शब्दहरू बुझ्दैनौँ